प्रवीणा ए तिमीले स्किन केयरको कुन चाहिँ चलाउँदैछौ ए सुनन मैले अस्ति त्यो प्लमको किनेको थिएँ नि स्किन केयरको कस्तो राम्रो हुँदो रहेछ मलाई त पुरा मन पऱ्यो त्यो प्लमको त मैले के के किनेको थिएँ भने नि मैले अनलाइन अर्डर गरेको कि खास गरी चाहिँ यो मिन्त्रबाट अर्डरबाट गरेको थिएँ मैले चाहिँ प्लमको स्किन यो भयो क्लेन्सर मगाएँ टोनर मगाएँ सेरम मगाएँ अन्त यसकै क्रिम एक्सट्रा मगाउन पर्दैन रहेछ अरूको जस्तै अब मोस्चराइजर क्रिमहरू लगाउँछौँ नि त्यस्तो पर्दैन रहेछ मोस्चराइजर पनि यसैमा भएको सन्स क्रिम पनि एसपिएफ फिप्टी भएको यसमा एकदमै राम्रो लाग्यो यो सबै मैले अहिले युज गरेको झन्डै मैले प्रयोग गरेको चाहिँ एक महिना हुनु आँट्यो यसले राम्रो रिजल्ट ल्यायो हो तिम्रो पिम्पल्सहरू पुरा आउँछ होइन दागहरू अनुहारमा दाग भन्दा तिम्रो पिम्पल्सहरू छ अलि अलि त्यो चाहिँ गरमले गर्दा होला कि तर यो एकदमै सुइटेबल रहेछ अल स्किन टाइप रहेछ यो किन न तिमी पनि एकदमै राम्रो छ